मैले एमाजोनमा एउटा गर्मीको लागि है एउटा सर्ट टी सर्ट किनेको एउटा अर्डर गरेको थिएँ र त्यो सर्ट चाहिँ एकदम मलाई एकदम राम्रो लाग्यो मलाई मेरो एकदम शरीरमा एकदम फिट कलर पनि एकदम राम्रो है त्यसमा तपाईँको गुण भन्नुहुन्छ भने चाहिँ गर्मीमा एकदम शीतल एकदम शीतल दिने है एउटा कपासको एउटा कटनको कपडा मैले उयो गरेको थिएँ अर्डर गरेको थिएँ होइन त्यसमा चाहिँ एकदम मलाई एकदम म एकदम खुसी छु त्यो उयेसमा जुन कम्पनीले मलाई पठाइदियो एकदम म खुसी छु त्यसमा हो सबै कुरो एकदम राम्रो लाग्यो मलाई